हामीहरू दार्जिलिङमा चाहिँ युवाहरूलाई चाहिँ है एजुकेसन क्षेत्रमा राम्रै छ पढेर जानेहरूलाई हो अनि हाम्रो यो उयो क्षेत्रमा चाहिँ काम गर्ने क्षेत्रमा चाहिँ यो वर्करहरूलाई चाहिँ अब के छ भने चाहिँ उहाँहरूले चाहिँ राम्रो काम पाउँदैन है ढङ्गको काम पाउँदैन गरिखाने भनेको जस्तो अब होटलतिर काम गरिरहनु होटलहरू होटलमा काम गर्दाखेरि पनि पैसा टाइममा दिँदैन है त्यस्तै छ अनि अब लिडरहरू भन्नुपर्दाखेरि चाहिँ अब पोलिटिक्सहरू भन्दाखेरि चाहिँ अब अब युवाहरूलाई चाहिँ अब दबाएर राख्नु खोज्छ जति सक्छ है उनीहरू लिडरहरू हुन् जो भन्दैखेरि चाहिँ अब त्यही छ दबाएर राख्नु खोज्छ के अरे आफै ठुलो मभन्दा ठुलो कोही छैन भन्नेहरू पनि छ है त्यस्तै छ हाम्रो दार्जिलिङमा चाहिँ दबाएर राख्ने सिस्टम अनि हाम्रो यो यो एजुकेसन सिस्टममा चाहिँ राम्रो छ जतिसक्दो मास्टर्सहरू गरेर जाँदा पनि भयो है त्यस्तै छ राम्रै छ सबैजना यस एजुकेसन क्षेत्रतिर चाहिँ ड ड्राइभिङतिर नि राम्रै छ भन्नुपर्दा है